हुन त अहिले यस्तो घटना अहिलेसम्म घटेको त छैन तरै पनि घटना घटिहाल्यो भने यसलाई हामीले कसरी हुन्छ के गरेर हुन्छ स्विच अफ गरेर हुन्छ आगो लागि लाग्दा हामीले ढाकेर बोराले ढाकेर हुन्छ कि स्विच अफ गरेर हुन्छ कि हामीले के पाराले कुन चाहिँ तरिका अजमाएर हामीले त्यसलाई त्यसलाई उयो गर्नु सकिन्छ निभाउनु सकिन्छ हामीले यसबाट नै नअत्तालि नअत् नआत्ति हामीले यसलाई